मलाई धेरै ठुलो त्यस्तो पि पुन्जीहरू चाहिँ चाहिँदैन तर मलाई एउटा गिफ्ट दोकान चाहिँ खोल्नु छ त्यस लागि पछि बिस्तारै बिस्तारै गर्दै आफै मिहिनेत गरेर बढाउँदै बढाउँदै लगेर चाहिँ उयो गर्नु चाहन्छु र त्यस्तो उयो त अब गिफ्ट स्टोरमा त हुँदैन र त्यही म चाहिँ आफ्नै हिम्मतमा दममा चाहिँ ठुलो पारेर जान्छु त्यो बिजनेसलाई चाहिँ आफै खोलेर दोकान एउटा गिफ्ट दोकान खोलेर चाहिँ र गिफ्टहरू बेच्यो त्यही गिफ्ट प्याक त्यस्तो गरेर चाहिँ आफै खोल्ने चाहिँ इच्छा छ पछि कमाएपछि अरू अरू के के खोल्नुओर्नु अरू दोकान पनि साइबर त्यस्तोहरू खोल्नु पनि चाहिँ उयो अन्त त्यस्तो जमा पुन्जीहरू त केही पनि चाहिँदैन